विशेष आवश्यकता भएको विद्यार्थीहरूको लागि भिन्नै स्कुलहरू छ होइन डेफ एन्ड डम स्कुलहरू छ त्यसमा चाहिँ अब भिन्नै अवश्यकता भएको विद्यार्थीहरू स्पेसल्ली पढ्छ भनौँ ना अन्त त्यो जुन चाहिँ समस्या फेस गरिरहेको छ त्यो समस्या विद्यालयसम्म आइपुगेकै हुँदैन र यदि आइपुग्यो भने त्यसलाई कस्तो प्रकारले सल्भ गर्छ भन्दाखेरि अब यो यदि त्यो नानी अपाङ्ग छ भने होइन हातखुट्टा लाग्दैन भने त्यो अर्कै कुरा हो त्यो स्कुलमा भर्ना हुनु पाइन्छ तर अब यदि अब अपाङ्ग छैन या अर्कै प्रकारको अपाङ्ग छ जस्तै आँखा देख्दैन मुख लाग्दैन त्यस्तो खालकोहरू छ भने चाहिँ उनीहरूलाई चाहिँ अर्को स्कुलमा पठाइन्छ या घरबाटै स्कुल पठाइएको हुँदैन